हजुर हलो अँ भन्नुहोस् कताबाट याद गर्नुभयो आज अनि त राम्रै हुनुहुन्छ म पनि राम्रै छु ए म त अहिले तपाईँको यता सिलिगुडीमा छु नि हजुर ए के गर्ने सानो दोकान खोलेको छु ठेलामा हो त्यही मोमो चाउमिनहरू बनाएर बिक्रीहरू गर्छु अँ राम्रै चल्छ नि मोमो चाउमिन चिया सबै हो कोहीबेला चाहिँ राम्रो चल्छ अब त्यही हो बिजनेसहरूको कोहीबेला राम्रो चल्छ कोहीबेला अलिकति ठिकै हुन्छ तर अँ त्यो त बस्छ नि म चाहिँ तिन बजीदेखिन्को राती नौ बजेसम्मन मात्रै गर्छु त्यहाँदेखिको चाहिँ गर्दिनँ नि अझै त्यहाँबाट आफ्नो काम

यता म यत अब डिसेम्बरतिर आउँछु होला एकैचोटि सिलिगुडीमा त पुरा गरम छ नि पहिला विन्टरको सिजनमा चाहिँ चियाहरू बनाउँदा चाहिँ चियाहरू कम्ती बिक्री हुने थिएन अहिले गरमले गर्दा होला त्यस्तो हुँदैन तर चिया चाहिँ मजाले नै हुन्छ बिहानमा हजुर अनि त तपाईँ चाहिँ हजुर ए त्यही त बगानको अवस्था पनि त्यस्तै छ हजुर तपाईँहरू पनि यता सिलगुडीमै आएर बस्नुभयो भने हुन्थ्यो नि नानी छ तर सानो

त्यही त म पनि त अब डिसेम्बरमा आएर चाहिँ हुँदैन होला अलिक बाहिरै जग्गातिर जानुपर्छ सिलिगुडीमा त सिलिगुडीमा पनि ठिकै छ तर अब छेउमा गऱ्यो भने चाहिँ घर आउनु घरमा दुख परेको बेलामा छिटै आउनु पाउँछ टाढो जग्गामा चाहिँ अब कहिले आउने

हजुर हुन्छ हुन्छ त राखेँ ल म ड्युटीमा छु नि त अहिले अब तिन बजीतिर जानुपर्छ हुन्छ कोही कोही बेला फोन गर्दै गर्नुहोस् न ल